बागावानी भनेको फलफुल वा मालीले काम गर्ने खेती सम्बन्धी कार्य हो र बागवानीभित्र नै फुल को कुरा आउने गर्दछ र फुल मेरो अत्यन्तै अत्यन्तै मनपर्ने वस्तुमध्ये एउटा हो फुल र मलाई फुलको सौन्दर्य सुगन्ध सौम्यताले र त्यसको सुन्दरताले एकदमै आकर्षित गर्छ र यस्तै फुलको सुगन्ध सुन्दरताले आकर्षित गर्नाले मलाई बागवानी सुरु गर्न उत्प्रेरित गर्यो